अब त्यस्तो ठुलो ठुलो गार्डनहरू त छैन बगैँचाहरू त अब सानो सानै अब घरवरिपरि फुलहरू रोप्ने गर्दछु सिजन फुलहरू अब अहिले चाहिँ त्यही सयपत्री अब गोदावरी मखमलीहरू रोपेको छु अनि अरू सिजन फुलहरू रोपेको छु अनि त्यही अलि अलि फुलहरू मात्रै रोपेको छु त्यस्तो अब ठुलो गार्डनहरू त छैन हाम्रो गरिबको घरको वरिपरि त्यही घर सजाउनुको लागि मात्रै हामीले फुलहरू रोप्ने गर्दछौँ तपाईँको घरमा अब फुलहरू छ भने चाहिँ राम्रो देख्छ नि त अब त्यो फुलले गर्दाखेरि चाहिँ घरहरू धेरै अब उज्यालो देख्ने गर्दछ त्यसले गर्दा चाहिँ अब हरेक घरहरूमा चाहिँ अब फुलहरू रोप्ने गर्दछ र हामाी पनि म पनि त्यही गर्दैछु ठुलो अब त्यस्तो ठुलो बगैँचाहरू त छैन हाम्रो अलि अलि अब त्यही अलि अलि प्लान्टहरू हाल्छौँ अब घरवरिपरि अलि अलि फुलहरू रोपेको छौँ यति नै हो